ओए हेर्न अस्ति मैले रेजर किनेको थिएँ त्यहाँ परबाट आम्मामामा कस्तो नराम्रो न नराम्रो रहेछ भाँच्ची भाँच्चिसक्यो त्यसले काट्दाखेरि त कस्तो कडा न कडा बस्दो रहेछ भाइले पनि कराउँदै थियो मलाई अस्ति किन किनेको भनेर तँ त्यहाँबाट नकिन्नु है ल